हेलो हजुर यहाँनिर घुम्ने जग्गाहरू त निकै छ जस्तै स्विमिङ पुलहरू छ है अनि अलिक माथितिर गयो भने चाहिँ टी गार्डनहरू हुन्छ लामाहट्टाहरू छ है अन्त यतातिर चाहिँ अब बेसी घुम्ने जग्गा त छैन तर यहाँनिर चाहिँ अब बस्ने जग्गा है अनि लजहरू छ पुरा छ हजुर स्विमिङ पुल हो लजहरू सबै अट्याचै छ स्विमिङ पुलहरू चाहिँ तिनटा जस्तो छ यता मङमायामा चाहिँ डाङ्गा ए क्राप डाँडा त्यो अलिकति माथि पर्छ पेसोक भन्ने ठाउँतिर क्र्याबहरू क्र्याबहरू त पाउँछ होला तर बेसी पहिलाको जस्तो चाहिँ बेसी पाउँदैन खाने क्र्याबहरू भन्नु भएको हजुर कम्ती पाउँछ पहिलाको जस्तो पाउँदैन टाढो अर्को दुइटा बाटो छ है त्यो लामो बाटो गयो भने चाहिँ निकै लामो पर्छ टिस्टा डल्लै डुलेर जानुपर्छ होइन त्यहाँदेखिको अब यता उकालो पनि माथि ओरेन्ज भिलाहरूपट्टिबाट चाहिँ सर्टकट छ उकालो त्यताबाट चाहिँ चार किलोमिटर पाँच किलोमिटहरू मात्रै होला बस्ने ठाउँहरू एकदम राम्रो छ लजहरू पनि बेसी भनेको सातवटा जति छ यता गाउँ वरिपरिमा मात्रै होइन माथि इको टुरिजम भन्नेहरू छ एउटा यतातिर लोकल लोकल उयोहरू छ बस्ने जग्गाहरू छ हजुर त्यो ओरेन्ज भिल्ला चाहिँ अलिक माथि चाहिँ माथि भन्दा पनि पेसोक जाने बाटोपट्टि छ अनि त्यहाँनिर त्यो लज चाहिँ एकदम ठुलो अनि राम्रो पनि छ त्यहाँनिर फेक्ट्रीहरू पनि छ तल्लोपट्टि पनि फार्म भन्नेहरू हो अनि त्यहाँनिर बस्ने जग्गाहरू पनि राम्रो हुन्छ ओरेन्ज भिल्ला भन्नेमा चाहिँ त्यहाँनिर चाहिँ रुखहरू पनि रोप्छ गार्डनहरू छ बाटो बाटो त एकदम राम्रो बनाएको छ अहिले त्यो पेसोक जाने उकालो बाटो पनि उकालो बाटो पनि एकदम राम्रो छ अनि पेसोकको बाटो राम्रो छ अरू यता मङमायाको चाहिँ अलिक डेमेज भएको छ तर त्यति साह्रो गाडी हिँँड्नुहरू चाहिँ सक्छ